हजुर हजुर हजुर हजुर त्यसमा चाहिँ म तपाईँलाई के सेवा गर्नु हजुर हजुर

हजुर हजुर

हजुर तपाईँहरूसँग अहिले तपाईँहरू जम्मा मेम्बर कतिजना हुनुहुन्छ त तपाईँहरूको एनजिओमा अहिले हजुर तपाईँहरूले भनेपछि तपाईँहरू त्यो साफसफाइको लागि फाल्टो मान्छेहरू लगाउनु हुँदैछ हजुर हजुर ठिकै छ तपाईँहरूलाई फन्ड्स भन्नुभयो त्यसमा म हेर्छु त्यसमा म विचार गरौँला नि है त्यस्तोहरू आइरहन्छ के के जातीहरू म त्यसको लागि ठिकै छ हेरौँला म मेरोबाट जतिसक्दो हुन्छ म यताबाट पनि गरौँ गर्ने गर्ने कोसिस गर्छु र साथै म त्यो कुराहरू पनि एकदम यसो गर्नु त्यो कु कुराहरू पनि म तपाईँको सबै कुराहरूलाई हेरेर म तपाईँसँग गर्छु नि फोनहरूको बारेमा ल तपाईँको तपाईँले जुन चाहिँ मलाई यो तपाईँको समस्या त एकदमै राम्रो छ होइन सोच एकदमै राम्रो छ सफासुग्घरको होइन त्यसमा चाहिँ अवश्य नै म केही गर्नेछु तपाईँ तपाईँहरू त्यही अब म म अवश्य नै एकपल्ट त्यहाँनिर मेरो एकपल्ट भिजिट पनि म पहिला भिजिट गर्छु त्यसको बादमा म के गर्नुपर्ने मेरोबाट गर्छु र तपाईँहरूलाई फन्ड्स कतिको के छ म तपाईँहरूलाई म एकपल्ट कन्ट्याक्ट गर्ने तपाईँ मलाई एकपल्ट कन्ट्याक्ट गर्नुहोस् न फेरि एकपल्ट मलाई रिकल गराउनु होस् न है फेरि मे ए यस्तो कामहरू धेरै भइरहन्छ त तपाईँ रिमाइन्डको लागि चाहिँ तपाईँले मलाई एकपल्ट अवश्य फोन गर्नुहोस् है हुन्छ हजुर अवश्य मलाई एकपल्ट चाहिँ सम् मेरो यस्तो काम धेरै भइरहन्छ त एकपल्ट चाहिँ मलाई तपाईँले कल गर्नुभयो भयो भने चाहिँ राम्रो नि म यो तपाईँले राख्नुभएको जुन चाहिँ तपाईँको समस्यालाई म एकदमै ह हल गर्ने उयो गर्छु कोसिस गर्छु तपाईँले मलाई एकपल्ट चाहिँ फोन गरिदियोस् है हुन्छ हुन्छ